कृषकहरूले पशुजन्य फोहोरहरूको व्यवस्थापन कसरी गर्छ भने प्रायः प्रायः चाहिँ गाई भन्ने कुरो है गोठमा पालिन् पालिन्छ र गो गोठदेखि उँधो चाहिँ है एउटा बार लगाइन्छ है त्यो चाहिंँ जति पनि त्यो गोबर भनौँ न अब गाईको गोबरै हुन्छ त्यो गोबरहरूलाई चाहिँ त्यो मुनि एउटा ट्याङ्की जस्तोमा स्टक गरिन्छ है र त्यो चाहिंँ वर्षभरि स्टक गरिन्छ र त्यो फोहोरलाई चाहिँ हामीले बारीमा लगेर खेतमा लगेर हाल्ने गर्छौँ है त्यो लगेर हालिसकेपछि चाहिँ त्यसलाई त्यसले धेरै राम्रो फलहरू बिरुवाहरू पनि राम्रो हुन्छ र त्यो फोहोरलाई चाहिँ हामीले त्यसरी प्रयोग गर्ने गर्छौँ